हाम्रो गाउँमा चाहिँ यस्तो स्टेडियमहरू चाहिँ छैन अन्त सानोबडे ग्राउन्ड चाहिँ छ त्यही ग्राउन्डमा चाहिँ क्रिकेट फुटबल अन्त धेरै किसिमका ग्रे गेेम्सहरू खेल्छ अन्त यहाँ चाहिँ अब कोही बेला कल्चरल प्रोग्रामहरू अन्त फुटबलको टुर्नामेन्ट क्रिकेटको टुर्नामेन्ट हुन्छ त्यो चाहिँ स्कुलको स्कुलको स्टुडेन्टहरू पनि त्यहाँ खेल्छन् अन्त ठुलठुलो अङ्कलहरू पनि अन्त मेरै अब दाजुभाइहरू पनि खेल्छन् त्यो ग्राउन्डमा चाहिँ अन्त फुटबलहरू फुटबलहरूको टुर्नामेन्टहरू हुँदाखेरि चाहिँ अब बाहिर बाहिर गाउँबाहिरको मानिसहरू पनि फुटबलहरू खेल्न आउँछन् टुर्नामेन्टमा अन्त त्यतिखेर चाहिँ धेरैभन्दा धेरै मानिसहरू चाहिँ अब आउँछ फुटबलहरू हेर्नको लागि चाहिँँ अन्त जब यो फुटबलहरू केही हुँदा अब यस्तो कल्चरल प्रोग्रामहरू हुँदा ग्राउन्डमा त्यतिखेर चाहिँ सानसानो होटलहरू लगाएको हुन्छन् यस्तै अब खाजाभुजाको लागि त्यसमा हामीले चटपटे थुक्पाहरू के केहरू बेच्छन् अन्त सानो केटाकेटीहरू चाहिँ अब प्रायः जस्तो चाहिँ त्यस्तै होटलहरूमै जानु जान्छ अन्त फुटबलहरू हुँदाखेरि चाहिँ अब धेरै मानिसहरू हुन्छ अन्त प्राइजहरू पनि थाप्छ फुटबलहरू खेल्दाखेरि यो हाम्रो गाउँको ग्राउन्डमा अन्त स्टेडियमहरू चाहिँ छैन अन्त सानो एउटा ग्राउन्ड छ त्यो ग्राउन्डमा चाहिँ अब सानोदेखि ठुलो सबै मानिसहरूले खेल्छ खेल्छौँ अन्त फुटबल क्रिकेट सबै किसिमका गेम्सहरू हामी खेेल्छौँ यो ग्राउन्डमा चाहिँ अन्त हामीले कार्यक्रमहरू भन्दा पनि धेरै अब हामीले कार्यक्रमहरू पनि गर्नसक्छौँ तर अब त्यस्तै ग्यालरीहरू बनाएको छ त्यो ग्राउन्डको वरिपरि पानीहरू पर्दाखेरि अन्त त्यही सासाना ग्राउन्ड चाहिँ छ हाम्रो गाउँमा